बहिनी अस्ति अब हामीहरू उता गएको थियो है सिलगढी गएको थियो अनि सिलगढी जाँदाखेरि एउटा भाइलाई एउटा भाइलाई गाडीमा लगेको ल्या लगेको थियो हामीले बोलाएर तो तिम्रो भाइको त क्यारेक्टर एकदमै राम्रो रहेछ राम्रो मलाई यसरी राति ल्याइदियो एक्लै म एक्लै भएको बेलामा कुनै नराम्रो कुरोहरू भएन उसले राम्रोसँगले एउटा सुरक्षितसँग आफ्नो दिदी बहिनी सम्झेर उसले एकदमै राम्रो नभए अहिलेको जमानामा कस्तो कस्तो सिचुएसन भइरहेको छ अहिले है त्यसकारण केटा केटा मान्छे भनेर हामीले कसैलाई पनि हामीले उयो गर्नु हुँदैन विश्वास गर्नु हुँदैन तर त्यो मान्छे चाहिँ एकदमै विश्वासी रहेछ यो मान्छेलाई र तिमीहरूलाई पनि कुनै पर्यो कहीँ कहीँ जानुपर्यो ओऱ्यो भनेदेखि यो मान्छेलाई लानु त्यस कारण तिमीहरूलाई मैले यो कुराहरू जानकारी दिएको त्यस कारणले गर्दाखेरि सबैले नै त्यस्तै खालको मान्छे खोजेर हामी हिँड्नु पर्छ जो जो पनि होस् अनि हामी होस् अरू तिमीहरू होस् जो पनि होस् राम्रो खालको क्यारेक्टर भएको ड्राइभरलाई लिएर हामी जानुपर्छ हामी त्यस कराणले गर्दा हामी सुरक्षितसँगले हामी घर जान सक्छौँ जहीँ पनि हामी घुम्नु गएको छौँ काहीँ गएको छौँ भने पनि हामी सुरक्षित सुरक्षित साथ पुग्न सक्छौँ तपाईँलाई हामी यही यही भनिरहेका छौँ कि ता यही भनिरहेको छु तिमीहरूलाई मैले पनि विश्वास गर सबै कुरामा अब तपाईँ उयो सल्लाह दिएको तिमीहरूलाई